मैले अस्ति भर्खरै एउटा जिन्स प्यान्ट किनेको थिएँ जसको क्वालिटी चाहिँ अलिकति मलाई राम्रो लाग्यो त्यसैले त्यो सायदै जिन्स तपाईँहरूलाई पनि मन पर्छ होला किन भन्दाखेरि मैले जब त्यो लगाएँ मलाई एकदम कम्फर्टेबल लाग्यो त्यसको रङ्ग पनि गएन धुँदा फेरि पनि रङ्ग त गएन गएन लुगा पनि अलिकति सफ्ट राम्रो गुणस्तरीय थियो